हेलो हेलो ए तपाईँ अभिनव रावतको बाबा बोल्नु भएको हो ए हजुर हजुर म उसको स्कुल छ नि यता सेन्ट् रोबर्ट्स स्कुल त्यहाँबाट त्यहाँको म्याम बोलेको हो कि म चाहिँ आर्ट्स टिचर म्युजिक टिचर डान्स टिचर यता कल्चरल डिपार्टमेन्ट हेर्छु म चाहिँ कि अन्त त्यही त यो यो हाम्रो स्कुलबाट यसपालि अब फेस्ट छ कि अन्त त्यो फेस्टमा चाहिँ तपाईँको नानी चाहिँं अब एकदमै राम्रो छ नाच्छ सानै अब उमेरमा पनि राम्रो प्रतिभा छ उसकोमा अब छोरीहरू त धेरै सानै छन् सहभागी हुने तर छोराहरू केटाहरू नाच्ने अलिक कम छन् कि अनि तपाईँले तपाईँको छोरालाई यस हामीलाई अब यसरी यसमा समावेश गर्ने त्यसरी पर्मिसन दिनु भयो भएको भए चाहिँ राम्रो हुने थियो भनेर नि अब खासैमा चाहिँ अब दसैँको यो किसिमको देखाउने सोचेको अब दसैँको चाडबाड छिटै आउँदैछ अनि त्यही दसैँकै सन्दर्भमा आधारित हामीले चाहिँ एउटा नाचको एउटा प्रस्तुति देखाउने सोचेका छौँं कि अनि त्यही भएर अब आउनै पनि आँट्यो धेरै पनि छैन पन्ध्र सोह्र दिन होला अनि अब भोलि नै देखि पो त्यसको अब प्र्याक्टिस सुरु गरौँ भनेर नि समय चाहिँ अब दिउँसो राम्रोसँगले नानीले क्लास बस्न पाउँछ कि अनि उसको अरू बेला ट्युसन गर्दैछ नानीले होइन क्लास सकेर साढे तिनदेखि साढे चारसम्म एक घण्टा त्यो ट्युसन चाहिँ एक दुई दिन यता अब त्यसलाई मिलाएर त्यो समयमा नाच डान्स सिके चाहिँ साह्रो राम्रो हुने थियो भनेर नि यता नानीको पढाइ पनि ट्युसन त अलिकति त हुने हुने भयो कि तर घरमा अलिकति राम्रोसँग गाइडेन्स गरेर दिनभरि पनि क्लास त मिस हुँदैन त्यसो गर्दा मिल्छ होला भनेर नि तपाईँलाई ए हजुर हजुर नानीहरू यसरी बाहिर पनि मञ्चतिर पनि अलिकति त्यो प्रतिभाहरू देखाएको छ भने राम्रो हुन्छ नि त्यहाँबाट पनि त के धेरै कुरा सिकिन्छ होइन त्यसैले नि हुन्छ तपाईँकोबाट त्यस्तो केही पनि छैन नि हे प हजुर हजुर हुन्छ त्यसो भए हामी लिन्छौँ ल उसलाई हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्छ